तपाईँ राजेस दाजु बोल्नु भएको हो सुन्नु होस् न मलाई तपाईँको गाडी रिजर्भ गर्नु थियो है मलाई मङमायादेखि सिलगडी जानु थियो कति बजे तिर पुग्छ होला अहिले टिस्टा भल पहिरोले गर्दा टिस्टाको बाटो बन्द भएकोले गर्दा यता दार्जिलिङपट्टिबाट जानु पर्ने भएको छ कति बजेतिर पुग्छ होला पन्ध्र तारिकतिर जानु पर्ने छ त्यही सोध्नुको लागि मैले फोन गर्नु गरेको थिएँ तपाईँलाई तपाईँ आइदिन सक्नु हुन्छ होला नि